भारतका प्रसिद नृत्यहरू धेरै छन् जसमा भारत नाट्यम् मारूनी कथक जस्ता विभिन्न प्रकारको नृत्यहरू छ र यसमा नर्तकहरू पनि धेरै छ जस्तै नोरा फत्तेह रेमो डिसुजा सुस्मिता तामाङ नर्बु शेर्पा सुसान्त खत्री इत्यादि